दार्जिलिङ जिल्लामा मानिसहरूले धेरै प्रकारका कामहरू गर्छन् हाम्रो दार्जिलिङ एउटा फेमस ठाउँ हो यहाँ धनीभन्दा धनी मानिसहरू पनि छन् अन्त गरिबभन्दा गरिब मानिसहरू पनि छन् तर जस्तै मानिस भए पनि यहाँ सबजनाले गुजारा गरिबस्दछन् दार्जिलिङमा ज्यादातर मानिसहरूले एउटा दोकान गर्न चाहन्छ जसले उनीहरूको जीविका उनीहरूको परिवारको जीविका राम्ररी चलाउन सकोस् त्यसै प्रकारले दार्जिलिङ एउटा टुरिस्ट प्लेस हो यहाँ टुरिस्टहरू घुम्न आउँछन् त्यसको लागि धनी धनी मान्छेहरूले दार्जिलिङमा होटलहरू बनाउने गर्दछ होटलहरू बनाएर उनीहरूले उनीहरूलाई साइडसिन गराउँछन् राम्रो राम्रो जग्गा घुमाउन लान्छन् जसले उनीहरूलाई पनि प्रफिट हुन्छ अन्त टुरिस्टहरू पनि राम्रो जग्गा घुम्न पाउँछन् त्यस्तै हुँदा दार्जिलिङमा हाम्रो स्कुलहरू पनि धेरै छ स्कुलका नानीहरूको सबभन्दा ठुलो मोटिभ हुन्छ एउटा एम हुन्छ आर्मी हुनु ज्यादातर नानीहरू दार्जिलिङ हिल स्टेसनको आर्मी नै हुन चाहन्छन् किनभने उनीहरू फुर्तिला हुन्छन् राम्रो हुन्छन् अलिक बलियो हुन्छन् त्यसै प्रकारले दार्जिलिङ एउटा विकसित भएको सहर हो यहाँ सबजना एकदम ठुला ठुला भइसकेको छन् गरिब गरिबी छैन ज्यादा दार्जिलिङमा महँगाइ ज्यादा छैन दार्जिलिङमा जबहरू गर्ने पनि थुप्रै मानिसहरू छन् हरेकजनाले पढाइ लेखाइ गरिकन यतै हाम्रो हिल स्टेसनमै जब गर्ने गर्दछन् यहीँ जब गरेर आफ्नो जीविका यहीँ एकदम राम्रो गरेर बस्न चाहन्छन् सबजना दार्जिलिङ मौसमको हिसाबले पनि एकदम राम्रो छ टुरिस्ट प्लेस पनि दार्जिलिङमा एकदमै ज्यादा छ दार्जिलिङमै भएको घुम स्टेसनमा इन्डियाज हाइयेस्ट रेल्वे स्टेसन पनि छ